हेलो ए पेनाङ रेस्टुरेन्ट है म अनिसा बोलेको कि तपाईँको रेस्टुरेन्टबाट मैले अघि अर्डर प्लेस गरेको थिएँ हजुर हजुर अनलाइन अर्डर अन्त के भन्छ तपाईँले त मलाई उल्टा अर्डर पठाइदिएको छ जस्तो लाग्यो अन्त त्यही भएर चाहिँ मैले कल गरेको नि तपाईँलाई अन्त यो त मैले त मोमो चौमिनहरू अर्डर गरेको थिएँ तर यो पार्सल खोल्दा त फ्राइड राइस अरू नै कुराहरू थियो र मैले तपाईँलाई यो कल गरेको नि ए हजुर हजुर अन्त के भन्छ किन चाहिँ अब मलाई यो अर्डर फेरि नयाँ बनाइदिनुहोस् नभए चाहिँ यो ब्याक गरेर तपाईँ उयो गरिदिनुहोस् न रिटर्न गरिदिनुहोस् हजुर हजुर ए हजुर हजुर यही नम्बरमा हुन्छ त्यो अनलाइन हालिदिँदा पनि हुन्छ ट्रान्सफर गरिदिँदा पनि हुन्छ मनी नभए चाहिँ तपाईँ रिटर्न गरेर यो सामान म फर्काएर तपाईँ मलाई नयाँ सामान पठाइदिनुस् न हुन्छ ए हवस् हुन्छ हुन्छ धन्यवाद